ए हजुर दा ए हजुर दा भन्नुहोस् ए ट्रेकिङको लागि ए तपाईँ चाहिँ कहाँबाट आउनुहुन्छ होला गाडीहरू पनि भन्नुपर्छ कि ए त्यसो भए त्यही सिलगढीबाट चाहिँ अब तपाईँ माने भन्ज्याङसम्म चाहिँ आउनुहोस् हो गाडीमै आउनुहोस् त्यो चाहिँ हजुर सानो गाडी ट्याक्सीहरू पाउँछ सुमो तपाईँको जङ्गसनदेखि नभए दार्जिलिङ मोडदेखि पाउँछ कि अब डाइरेक्ट यता सुकिया नभए माने भन्ज्याङ चाहिँ पाउनुहुन्छ त्यहाँ माने भन्ज्याङमा आउनुहोस् हजुर ठिकै छ माने भन्ज्याङदेखि चाहिँ अब एक दिन बसेर चाहिँ अनि ट्रेकिङ गर्दा हुन्छ तपाईँ उकालो त्यसपछि चाहिँ कि त गाडीमा पनि जाँदा हुन्छ हजुर हजुर एक दिन चाहिँ अब त्यहाँ बस्नुहोस् किनकि अब साह्रै साँझ पनि हुन्छ हो त्यसले गर्दा यहाँबाट माने भन्ज्याङ अलिक छ हो दा त्यस्तो अन्दाज चाहिँ छैन कि तर छ तपाईँको कति दस बाह्र यस्तै बाइस किलोमिटरहरू त छ सिलगढीबाट अलिक बेसी नै छ त्यही माने भन्ज्याङदेखि चाहिँ ट्रेकिङ हुन्छ हजुर हजुर राम्रो छ त्यहाँ हजुर हजुर त्यहाँ माने भन्ज्याङदेखि चाहिँ तपाईँ बिहानै निस्किनुभयो भने तपाईँको नौ किलोमिटर जस्तोमा त्यो एउटा स्टप पाउनुहुन्छ अब उकालै जानुपर्छ अनि हजुर मेघमा पुग्नुहुन्छ त्यहाँ चाहिँ जग्गा एउटा त्यहाँ एकछिन होल्ड गर्न सक्नुहुन्छ त्यसपछि अब अझै दुई किलोमिटर माथि यता सर्टकट चाहिँ एउटा उकालो त्यताबाट चाहिँ अलिक छिटो हुन्छ हजुर भरसक तपाईँ माने भन्ज्याङबाट टुर गाइड लिनुभयो भने चाहिँ सजिलो पर्छ तपाईँलाई हजुर किनकि अलिक नयाँ मान्छेलाई साह्रै पर्छ नि त बाटो चिन्नु त्यसले गर्दा टुर गाइडहरू लिनुभयो भने चाहिँ तपाईँलाई अलिकति सजिलो होइन माने माने भन्ज्याङबाट लिँदा हुन्छ त्यहीँ मुनिदेखि नै तपाईँलाई अब सन्दकफू फालुटहरू जसले घुमाएर उयो फर्काउँछ हजुर त्यहाँ राम्रो हुन्छ हजुर हजुर तर तिनीहरूको अब खाने बस्ने चाहिँ आफैले दिनुपर्छ तिनीहरूले बाटो चाहिँ देखाइदिन्छ हजुर मिलाउन त अहिले त सिजनले गर्दा रेट त महँगो हुन्छ नि दा हजुर त्यस्तो अन्दाज भनिन सकिँदैन तर पनि आउनुहोस् न म यसो मिलाइदिन्छु नि हजुर हजुर हजुर हजुर मिलाइदिन्छु नि यहाँ आइपुगेर मलाई कल गर्नुहोस् भइहाल्छ नि त्यहाँ ट्याक्सी स्ट्यान्डमै आएर कल गर्नुहोस् न मिलाइदिई हाल्छु नि हजुर त्यहीँ ट्याक्सी स्ट्यान्डकै मुनि मेरो होटल छ कि हजुर हजुर होमस्टे जस्तो छ आउनुहोस् न मिलाइदिन्छु नि हजुर हजुर हजुर हुन्छ नि मिलाइदिन्छु नि आउनुहोस् न हुन्छ कहिले आउनुहुन्छ मलाई कल गरिदिनु होस् न ए ल ल हुन्छ नि हुन्छ त हुन्छ